अब अब हामी चाहिँ सब यहीँ इन्डियाबाटै इन्डियामै हुर्केको होइन त्यही कारण मलाई इन्डियन इन्डियन खानाहरू पुरा मनपर्छ अन्त त्यसैले अब इन्डियन खानाहरू स्ट्रिट फुडहरूमा त्यसैले बिरयानी वान अफ द बेस्ट भन्छ अब हाम्रो इन्डियाको वान अफ द बेस्ट बिरयानी हैदराबाद बिरयानी भन्छ अब त्यसमा चाहिँ वान अफ द बेस्ट भनेपछि चाहिँ अब हामी पनि अब त्यही सिक्नुमा अब धेरै टाइम लाग्छ होइन अबो मेक्सिमम् नै फर्स्ट बनाउँदाखेरि कोही बेला मसाला मिक्स हुन्छ कोही बेला कम्ती हुन्छ कोही बेला के हाली ज्यादा हालिपठाउँछ कोही बेला के कम्ती अब त्यसमा पर्फेक्ट हुनुको लागि चाहिँ अब धेरै टाइम लाग्छ अब मेक्सीमम् टु विक्स थ्री टु विस्कहरू चाहिँ लाग्छ सिक्ने मसला कति हाल्नु कति एभरेज गर्नु आब मेक्सीमम् कतिजनाले आअब केजीको वाइसमा गर्छ चिकन कति केजी हाल्छ राइस कति केजी त्यतिको हिसाबमा मसाला हालेर उयो गरेको हुन्छ तर अब प्रायः जस्तो त्यो भन्दा पनि अब त्यो भन्दा चाहिँ अब पिसेसमा पनि हुन्छ पिसेसमा अब प्रायः जस्तो कति जनाले स्किनसँगै हाल्छ कतिजनाले स्किनलेस हाल्छ सो यो बिरयानीमा पिसेसहरू चिकन हुन्छ तर बिरयानी पनि घेरै थरिको हुन्छ बिफ हुन्छ बिफ विरयानी हुन्छ मटन हुन्छ एग विरयानी भेज विरयानी त्यहाँबाट चिकन बिरयानी सबसे ज्यादा सबसे ज्यादा अब बिक्री हुने चिकन बिरयानी एग बिरयानी भेज बिरयानी त अब भेजिटेरियनहरूले मात्रै खान्छ त्यो बिक्दैन अन्त मलाई अरू डिसहरू आफ्टरनुनतिर खाने इन्डियन खानामा चाहिँ अब जस्तो अब नान र चिकन मसला नान र चिकन मसलामा चाहिँ अब त्यस्मा चाहिँ अब त्यो चाहिँ अब प्रायः जस्तो बङ्गालीहरूले पुरा मन पराउनुहुन्छ त्यही कारणले यता पनि हामीले पनि टेस्ट गर्दाखेरि राम्रै थियो त्यही कारणले गर्दा मलाई चिकन मसला चाहिँ हेभी मनपर्छ बनाउनु ओर्नु होइन खुसी लाग्छ अब